घरमा अब काम गर्दा गर्दा जस्तै कि अब हप्ता दिन भयो एउटै काम गरिरहँदा बोरिङ लाग्छ बोरिङ लाग्यो भने चाहिँ घर फ्यामिली लिएर चाहिँ घुम्न जान्छु कतै राम्रो पार्कतिर सर्कसतिर मेलाहरूतिर जान्छौँ अनि सिनेमाहरू हेर्न जान्छौँ महिनामा एकपल्ट चाहिँ जान्छै जान्छौँ विशेष घर फ्यामिली लिएर उनीहरूसँग चाहिँ जान्छौँ मेलामा अब घुम्नु नानीहरूसँग फ्यामिलीसँग घुम्नपाउँदा राम्रो लाग्छ टाइम माइन्ड फ्रेस हुन्छ कतिवटा कुरा सिकिन्छ देखिन्छ नयाँ कुराहरू त्यसले गर्दा महिनामा पन्ध्रमा एकपल्ट चाहिँ जान्छौँ